मेरो जीवनको पाँचवटा तारिकहरू मैले सम्झना गर्नु पर्दाखेरि मलाई सम्झना आउँछ एकतिस डिसेम्बर दुई हजार दसको दिन जुन दिन चाहिँ मेरो हसबेन्डले मलाई प्रपोज गर्नु भएको थियो र त्यही दिनदेखि हाम्रो सम्बन्धको सुरूआत भएको थियो र हामी यति खुशी हामी आनन्दित हामी एकार्कासँग यति साह्रो प्रेममा लिन थियौँ र त्यो दिन चाहिँ धेरै मेरो जेहेनमा हमेसा नै म मेरो जेहेनमा आइरहन्छ जब म मेरो हजबेन्डलाई सम्झना गर्ने गर्छु र त्यसै गरी फेरि पनि मैले दुई हजार एघार एक मईको दिन वहाँसँग वैवाहिक सम्बन्धमा गाँसिएँ त्यो दिन पनि मेरो निम्ति यति हर्ष र खुसीको दिन थियो त्यो दिन म यति साह्रो खुसी थिएँ कि साँच्चै म कसैको हुनु पाउँदा कसैको कसैको जीवनमा आफूलाई सम्मिलित गर्नु पाउँदा कसैको हुनुमा यत्ति साह्रो खुसी र आनन्द म थिएँ र त्यहाँदेखि मेरो वैवाहिक सम्बन्ध सुरु भयो एउटा वैवाहिक सम्बन्धको सुरुआत भयो भनौँ त्याँदेखि मैले एउटा बुढी हुनु कस्तो हुँदो रहेछ र एउटा प्रेमिका हुनु कस्तो हुँदो रहेछ भन्ने कुराहरू मैले त्यहाँदेखि मैले बुझेँ र त्यहाँदेखि त्यसरी बढ्दै जाँदा हाम्रो वैवाहिक सम्बन्ध अगाडि बढ्दै जाँदाखेरि म सम्झना गर्छु फेरि पनि मेरो अर्को एउटा दिन जुन दिन मेरो जेठा छोरा मेरो आरोहको जन्म भएको थियो उन्तिस अक्टुबर दुई हजार बाह्रको दिन त्यो दिन बिहानै म मेरो सासु आमासँग म हस्पिटल गएँ त्यो दिन मेरो हसबेन्ड म मेरो साथमा हुनुहुन्थेन त्यो दिन म यति साह्रो खल्लो यति साह्रो म यति साह्रो दुःखी थिएँ कि मेरो जो मेरो एउटा एकदमै मेरो पिलर थियो मेरो मेरो साहारा भनौँ त्यो मान्छे नै मेरो साथमा थिएन तर पनि उहाँ नहुँदा पनि मेरो सासु आमा मेरो साथमा रहनु भयो र उहाँ र म भएर हामी हस्पिटल गयौँ र त्यो दिन मलाई एडमिट गरियो दार्जिलिङ प्लान्टर्स हस्पिटलमा र मैले यसै तिन बजीको आसपासमा आरोहलाई जन्म दिएँ र त्यो दिन पनि यत्ति साह्रो हर्षको दिनहरू थियो किनभने जीवनमा दुःखको दिनहरू हामी सम्झना गर्छौँ भने धेरै नै हामीलाई आफ्नो जीवनहरू जिउनु गाह्रो पर्दोरहेछ जब हामी खुसीको दिनहरू सम्झना गर्छौँ भने त्यही दिनहरूले मात्र हाम्रो जीवनमा ढाडस दिँदोरहेछ अग अघिहरू बढ्नुको निम्ति र म यति साह्रो खुसी यति साह्रो आनन्दित म कहिले पनि भएको थिइनँ जब मैले मेरो जेठा छोराको मुहार हेरेँ र त्यसरी नै अघि बढ्दै जाँदाखेरि फेरि पनि एउटा समय आयो जब मेरो र मेरो हसबेन्ड अलिकति हामी टाढो बस्नु पऱ्यो उहाँ अलिकति पोस्टिङ भएर कलकता जानुभयो र म सिलगढीमा बस्न थालेँ हामीबिचमा एकदमै प्रेम त थियो तर पनि त्यो दूरीले गर्दाखेरि हामी कहिले पनि खुसी हुनु सकेका थिएनौँ तर एक दिन यस्तो आयो दुई हजार चौध चौध फेब्रवरी दुई हजार चौधको दिन उहाँले मलाई फोन गर्नुभयो र उहाँले मलाई एकदमै सरप्राइज रूपले उहाँ कलकत्ताबाट आइपुग्नुभयो र उहाँले मलाई त्यो दिन भेलेन्टाइन्स डेको दिन थियो र उहाँले मलाई ह एउटा रेस्टुरेन्टमा लानुभयो र हामी खानाहरू खायौँ इन्जोय गऱ्यौँ दुईजना बुढाबुढी जब हामी समय पाएका थिएनौँ हामीलाई दूरी भइरहेको थियो उहाँको पोस्टिङको कारणले त्यो दूरीहरू मेटेर गयो त्यो दिन त्यो दिन पनि यति हर्ष र आनन्दको दिन थियो त्यसरी नै अगाडि जाँदै गर्दा अगाडि बढ्दै गर्दाखेरि फेरि पनि म यो दुई हजार बाइसको समयमा म फेरि पनि गर्भवती भएँ मेरो दोस्रो छोरा मेरो गर्वमा आयो र म यत्ति साह्रो हर्षित आनन्दित भएँ त्यो कुराले गर्दाखेरि र दुई हजार तेइस मार्च तिस तारिकको दिन मेरो दोस्रो छोराको जन्म भयो त्यसको जन्ममा अलिकिति अशान्ति त थियो किनभने त्यसको हेल्थवाइज अलिकिति हामीलाई प्रब्लम भइरहेको थियो त्यसलाई एनआइसियुमा भर्ती गर्नुपऱ्यो हामीले र त्यसको स्वास्थ्य अलिकिति कमजोरी भएको कारणले गर्दा हामी धेरै नै ब्याकुल भएका थियौँ तर पनि समयले हरेक कुरा एकदमै समय चाहिँ मल्हम हो हरेक कुराको भने झैँ समय बित्दै गएपछि मेरो छोरा रिकभर भयो र मेरो छोरा रिकभर हुनुको साथसाथमा त्यसको वेट गेन हुँदै गयो त्यसले हरेक आफ्नो जीवनको पढाउ त्यसको मा माइलस्टोन्सलाई त्यसले कबर गर्दै गयो र अहिले मेरो छोरालाई मैले हेर्दाखेरि म त्यो सम्झनाहरू गर्छु कि साँच्चै त्यो बुरा दिन चाहिँ साँच्चै नै त्यो समयहरू चाहिँ साँच्चै नै एउटा पेसेन्स राख्यो भने चाहिँ हरेक कुरा चाहिँ एउटा खुसीको समयहरू पनि आउँदोरहेछ फेरि पनि मान्छे जिउनु र खुशी हुनु सक्दोरहेछ भन्ने चाहिँ म जब मेरो छोरा मेरो दोस्रो छोरा कुसाकलाई हेर्दाखेरि म त्यो कुराहरूलाई सम्झना गर्ने गर्छु